एक प्रकारले हेर्नुभने परिवार र साथी सामान्यै रूपको हो किनभने दुई दुई दुःखको घडीमा है सहयोग हुन्छ होइन त्यो अब अब जस्तो दुःख परेकोतिर सब अब हामीलाई हुन्छ भनौँ किनकि त्यसै कारण मलाई परिवार र साथी एकै त कडा छ र पनि हामी जति अब परिवारलाई स्पष्ट रूपमा हाम्रो मनको कुराहरू भन्नु नसकेको त्यही साथीहरूलाई खुलस्त रूपमा भन्नुसक्ने सबैको मत छ है अन्यको बराबरी त्यसैले साथी साथी अर्को प्रकारले भन्नु हो भने अब हाम्रो मनको कुरा राख्ने मनको कुरा खोल्ने है हाम्रो पिरहरू बिसाउने है चौतारीहरू जस्तै हो परिवार पनि हो परिवार पनि एक प्रकारको हाम्रो माइलखुट्टी हो है उनीहरू हाम्रो ब्याकबोन हुनुहुन्छ उनीहरूले हामीलाई आजसम्म अब म स्वयं तिस वर्ष पुगेँ होइन तिस वर्ष पुगेर पनि मलाई आज मेरो परिवारले मलाई एउटा खुट्टा झैँ एउटा भित्ता झैँ मलाई हरेक सङ्कटहरूबाट है हरेक कष्टहरूबाट अब राखिनै राख्नुभएको छ त्यो परिवारको जति कुरा गरे पनि जति कुरा गरे पनि नपुग्दो हो त्यसैले मेरो साथीहरूको कुराहरू गर्नु हो भने अब साथीहरूको कुरा गरेँ भने अब यहाँ मझेस सन्जोग एनसहरू अन्य साथीहरू अब मेरो नजिकताहरू हो किनकि धेरै साथीहरू भयो भने तर मनभित्रको नजिकको साथीहरू त थोरै मात्र हुन्छ तीमध्येमा मेरो अब मैले भनिहालेँ मझेसहरू मझेस सन्जोगहरू छ एनसहरू छ है जो मेरो यस उमेरमा अब मेरो पारिवारिक परिसान होइन परिवारको हुन्छ समाजकोहरू हुन्छ त्यो भोग्दैगरेको म उनीहरूको छेउमा साँठगाँठ गर्नसक्छु उनीहरूको छेउमा म पोख्नसक्छु उनीहरूले मलाई सरसल्लाह दिन्छ यसो उसो नगर यसरी चलाऊ गर्नुपर्छ मैले परिवारलाई भन्नु नसकेको कुराहरू मेरो साथीहरूले मेरो मझेसहरूले है मेरो सन्जोगहरूले मलाई त्यसरी सल्लाह दिन्छ है मलाई भनौँ भन्नु हो भने यो अहिले परिवेश है जुन टाइपको छ चाहे समाजमा होस् परिवारमा होस् मलाई धेरै तिनीहरूले टेवा दिइरहेको छ भनौँ अब उनीहरूकै कारणले गर्दाखेरि म अहिलेसम्म यहाँ छु भन्दा पनि हुन्छ